खेल खेल्दा घाइते हुनेहरू हुनेहरूले आफै आफ्नो ख्याल गर्नु पर्ने हुन्छ किनभने यस्तो किसिमको कुनै पनि सुविधा अहिलेसम्म उपलब्ध छैन